दाजु म त तपाईँको होटेलबाट खाना सधैँ नै मगाउँछु हो खानाहरू आज हुन्छ आज निकै नै मगाउँछु अब सधैँ नै त मगाउँछु तपाईँको होटेलमा कुपनहरू पनि हुँदो रहेछ त्यो हुप कुपनहरू छ भने मलाई पनि यसो उयो गरिदिनुहोस् है किनभने हामी त सधैँ नै मगाइराख्छु खान्छु पनि हामी तपाईँकोबाट प्रायः नै ल्याँउछ हामीले अन्त केअ रे खानाहरू पनि राम्रो पाउँछ तपाईँकोमा त एकदमै हामीलाई चाहिरहेको छ नि त जरूरतै छ हो अन्त त्यो कुपनहरू छ भने त हामीलाई पनि भन्नुहोस् है यसो अब अर्डर गर्दाखेरि फेरि अर्को नेक्स्ट टाइम गर्दा फेरि हामीले कुपन पाउँछु त्यसमा पनि अर्डर गर्न पाउँछु नि त अन्तखेरि तपाईँले हामीलाई के छ के के छुटहरू छ हामीलाई भन्नुहोस् के के नयाँ आइटमहरू छ त्योहरू पनि भन्नुहोस् है